गाडीको मालिक भन्दा पनि यो मेरो ग्यारेज छ ग्यारेज गाडीको गाडी बनाउने हजुर हजुर ए के के बनाउनु हुन्छ हजुर हजुर ए आच्छा छा ए हजुर हजुर

ए हजुर हजुर हजुर हजुर आउनुहोस् न मेरो ग्यारेज छ आठ माइलमा आठ माइल त्यो पेट्रोल पम्प छ नि त्यहीँ त्यसकै तल्लोपट्टि अपोजिट भन्दा पनि हुन्छ त्यहाँनिर छ अन्त सिटहरूको दाम चाहिँ अब क्वालिटी हेरी हेरी हुन्छ हौ तपाईँको अब त्यो कम्पनीको र क्वालिटी हेरी हेरी भेनको सिट त तर सस्तै पर्छ तपाईँलाई एउटाको त्यस्तै पन्ध्र सयहरूमा तपाईँको एकदम नयाँ सिट फेरिदिइहाल्छ हामी अन्त ग्लास भन्नुभयो नि ग्लास पनि त्यही हो अब क्वालिटी र डिजाइन हेरी हेरी तपाईँको दाम हुन्छ अन्त त्यसमा प्लस तपाईँको मेकानिक चार्जहरू अलिलि जोडिन्छ हो तपाईँलाई त्यस्तो खर्च पर्दैन भेनको त प्रायः अलिक सा सामानहरू सस्तै छ तपाईँ आउनु सक्नुहुन्छ हाम्रो बेलुका छ बजी सात बजीसम्म खुल्ला हुन्छ ग्यारेज हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँ हुन्छ हुन्छ तपाईँ आएर सामानहरू हेर्नुहोस् तपाईँ आफै छानेर भन्नुहोस् हामी त्यही फिटिङ गरिदिइहाल्छौँ नि ल टोटल तपाईँको सिट र ग्लास गरेर त्यस्तै दस आठ दस हजारमा तपाईँको सबै कम्प्लिट हुन्छ मेकानिक चार्जसँग हजुर हजुर त्यतिभित्र चाहिँ तपाईँको त्यति चाहिँ हुन्छ ल हवस् हुन्छ हुन्छ